हाम्रो गाउँतिर चाहिँ अब ढाड दुख्दा चाहिँ दैलोमा बसेर झार्ने नि गर्छ सिदा भएर बेडमा सुतेर सिरानी बेगर सुत्छ कतिवटा लेपहरू लगाउँछ कति यो दबाईहरू त हाम्रो यो झार जङ्गलतिर पाए पाउँछ आगोमा तेल लगाएर सेक्छ पनि हामी कतिवटा कुरोहरू चाहिँ यो बजारमा आयुर्वेदिकको तेलहरू पाउँछ त्यसले पनि हामी मालिस गर्छौँ ढाडहरू दुख्दा मालिस गर्ने तेल पाउँछ एउटा आयुर्वेदिकमा त्योहरू लगाएर हामी मालिसहरू गर्छौँ